हेलो यो तलपट्टि हाम्रो घरको यो तल्लोपट्टि बस्ने बहिनी बोलेको हो यो रुम चाहिँ म यहाँ यहाँ घरको घरको मालिक बोलेको यहाँको माथि अन्त खोई अन्त भाडा त तिमीले त दिँदैनौ त के भएको हो अस्ति घरको भाडा अस्ति अस्ति नै तिमीले दिन्छु भनेर कति भयो भने मेरो उयोलाई नि पठाएँ बुढियालाई नि पठाएँ फेरि मेरो छोरालाई पनि पठाएँ तिमीले त त्यो टालेको टालेको गर्दैछौ त्यो टालेको टालेको छ महिना भइसक्यो हो अब कुन्नि केको पैसा पाउँछु भन्दै दिन्छु भन्दै त अहिलेसम्म छ महिना भइसक्यो अब तिमीलाई त्यतिकै घर छोडेर जाऊ भने पनि त्यो छ महिनाको पैसा दिएकै छैन होइन मैले त अब त्यो त अब दिनुपऱ्यो तिमीले चाहिँ अब कहिले चाहिँ दिन्छौँ मलाई पक्का पक्की भन त त्यो त भयो कि अब जस्तै अब हामी पनि त अब घरको घर चलाउनु पर्छ होइन हाम्रो पनि त अब यो एउटा घरबाटै त हाम्रो किरायाहरू अब अरूको अरूको घर अरूको जो रुमहरू छ अरू रुमबड त हामीलाई दिएको दिएकै छ त्यो दिएर अब टालटुल हुँदैछ हो अब तिमीले पनि दियौँ भने चाहिँ हाम्रो नि त कतिवटा कुराहरू छ दिनुपर्छ बाँकीहरू हुन्छ हाम्रो पनि त्यो दिनुपऱ्यो होइन यतै अब घरबाटै त अब किराया राखेर हामीलाई केही हुन्छ भनेर त हामीले राख्छ अब दिनुसक्दैनौँ के गर्नसक्दैनौँ भने त हामी त राख्दैन होइन अब तिमीले चाहिँ अब तिम्रो प्रब्लम सोचेर सोचेर हाम्रो प्रब्लम अरूले सोचिदिने होइन हामीलाई पनि त अरू जग्गा दिनुपर्छ त्यही कारण चाहिँ अब तिमीले मलाई एउटा डेट चाहिँ भन होइन त्यो डेटमा चाहिँ तिमीले मलाई देऊ किनभने मैले नि त अरू जग्गा त्यही पैसा लिएर दिनुपर्नेछ कि मैले नि एक जग्गा चलाएको छु हो मलाई नि पुरा खाँचो परिरहेको छ र तिमी मलाई एउटा डेट भन त्यही डेटमा चाहिँ मलाई दिनैपर्छ किन म उता डेटमा त्यो भनेर चाहिँ उनीहरूले नि मलाउँछ नि होइन अब किनभने अब एक महिनाको नि छोडिदिए एक महिना दु ख एक महिना पनि दु ख बिमार भनेर छोडिदिइहालेँ छ महिनाको त अब निकै भएको छ अब त्यो के हुन्छ भनेर मैले नि त सोचिरहको छु नि त हुन्छ बहिनी हुन्छ मलाई पनि अब लामो भयो कि फोनमा अब गर्दा गर्दा पनि अप्ठ्यारो हुन्छ हो मलाई दिनु नि ल मलाई फोन गर्नुहोस् न हुन्छ धन्यवाद